हजुर सुन्दैछु हजुर हजुर मेरै हो त हजुर यो नम्बर कहाँबाट पाउनु भयो फेरि हजुर हजुर तपाईँ खास चाहिँ चिनेको जस्तो पनि लाग्यो खास कहाँदेखिको बोल्नुहुँदैछ ए हजुर ए हजुर भन्नुहोस् त हजुर यहाँ हेर्नुहोस् न म भरसक चाहिँ कोसिसमा छु जहिले पनि ताजा ताजा सब्जीहरू राख्ने गर्छु दुई चार किसिमको चाहिँ म सधैँ नै यहाँ चल्ति फिर्ती चलिरहने चाहिँ म राख्छु एक नम्बर त म हरियो परियोमा साग राख्दैछु अहिलेको सिजन अनुसार डुकु इस्कुसको मुन्टा भन्छ नि डुकु त्यो राख्छु त्यहाँदेखि अहिले बैगुन त्यहाँदेखि यता त्यो भिन्डीहरू चाहिँ प्रचलित चलिरहन्छ अन्त बिचमा अलिकति राम्रो भोटानिस आलुहरू राख्दैछु हजुर ए भाउ चाहिँ हेर्नुहोस् न अब समयको आधार र गाडी भाडाले नै लोड पार्दरैछ र त्यसले गर्दा चाहिँ म अलिकति हरियो नै मन पराउने मान्छे त्यो हरियोले नै बेसी दाम यहाँ हेर्नुहोस् न त्यत्रो औँलाले यसो ट्याप्पै पक्रिने मुन्टालाई पच्चिस पर्दैछ हेर्नुहोस् न हो अन्त त्यो चाहिँ अब ह हजुर हजुर अब बिट्टाको हिसाबले ठुलै बिट्टाले दुईवटा त पार्नै पऱ्यो यता पच्चिस पच्चिसले पचास मैले चालिस त हाल्नैपऱ्यो त्यस्तै प्रकारले यसो खाने मेलो चाहिँ गर्दैछु अब यता बैगुनहरू त्यही चल्ति जस्तो छ बजारे भाउ त्यस्तै तिस चालिस यस्तै प्रकारले दिँदैछु हो अन्त आलुमा चाहिँ हेर्नुहोस् न आलु धेरै खालको हुँदारहेछ तर भोटानिस भनेको चाहिँ निकै नाम चलेर चाहिँ साठीमा बेच्दैछु अहिले किलोको हजुर किलोको

तपाईँले निकै नै लानु हुन्छ भनेदेखिलाई चाहिँ तपाईँलाई अब हेर फेर भइहाल्छ नि त्यो त के गर्नु हो अब हुनु चाहिँ अब तिन चार रुपियाँ त राखेर दिन्छु नि फेरि अब लस्ट्मा त कसैले पनि व्यापार गरिएको हुँदैन होइन र अलिकति

हजुर हुन्छ हजुर

ए हजुर हजुर

हुन्छ भोलि भन्नुमा त तपाईँलाई हाट डे पार्नु भयो है हाट डे हाट डे हजुर हाटको दिन अन्त तपाईँलाई उयो चाहिँदैन भिन्डीहरू हजुर भिन्डी चाहिँ अलिकति यहाँ प्रचलित छ त्यो पहेँलो भएको त म बेच्दै बेच्दिन खाली हरियाली खाउँ खाउँ लाग्दो यसो हेर्दा पनि क्यौ यहाँ मेरो बेच् दोकान चाहिँ यहाँ चलोस् भन्ने म छु कि हो र कतिवटा वरिपरिको वरिपरिको दिदी बहिनीले पनि खुब मन पराउँछ मलाई मन पराउँछ कि सब्जी तर सब्जी नै बेसी किन्ने गर्दा छ क्यौ अहिले नि

होइन त्यो चाहिँ नजर चाहिँ भिन्डी भए पट्टि चाहिँ यसो हेर्छु है भिन्डीपट्टि पनि दिन्छ यता म बिचकोले हुँदाखेरि चाहिँ बुझ्नु सकेको छुइन कि व्यापार चाहिँ चल्दैछ अहिले हजुर हजुर हुन्छ हुन्छ हुन्छ अन्त तपाईँले त्यो सब्जी मात्रै लानु हुन्छ कि अलिकति त्यसको दाम पनि मूल्य पनि पठाइदिनु हुन्छ ए अँ आफै आउनुहुन्छ ए हुन्छ धन्यवाद ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ धेरै धन्यवाद हुन्छ हुन्छ अँ आउनुहोस् है हुन्छ हजुर हुन्छ धन्यवाद हुन्छ धन्यवाद हुन्छ ओके